भारतका सबभन्दा महत्त्वपूर्ण चाड अनि चाडहरू हुन् दसैँ तिहार होली जन्म अष्टमी गणेश चतुर्दसी दसैँमा हामी आफ्ना आफन्तहरूको घर गएर उहाँहरूको आशीर्वाद लिने गर्छौँ र तिहारको छुट्टीमा हामी देउसी भैलो खेलेर हामी छुट्टी वा अथवा बिदा मनाउने गर्छौँ भने जन्म अष्टमीमा हामी श्रीकृष्ण जन्म अष्टमीको पूजा गरेर रातभरि बसेर भजन कीर्तन गरेर जन्म अष्टमीको पालन गर्दै हामी बिदा कटाउँछौँ भने हामी होलीमा नाना रङ्गको होली खेलेर अबिर खेलेर हामी एक अर्कासँग मेल मिलाप गरेर हामी त्यसको बिदा कट् मनाउछौँ र गणेश चतुर्दसीमा पनि हामी भजन कीर्तन गरेर गणेशको पूजा गरेर हामी बिदा मनाउछौँ